हाम्रो यहाँ कालिम्पोङमा मनाउने सांस्कृतिक प्रोग्रामहरू चाहिँ एउटा चाहिँ भयो दसैँ दिवालीमा सांस्कृतिक प्रोग्राम हुन्छ एक महिनाको हाम्रो यहाँनिर मेला ग्राउन्डमा प्रोग्राम राख्छ र अर्को चाहिँ फुलपातीमा हामी सबै जातिको हिँड्छौँ त्यो पनि प्रोग्राम भयो अन्त अर्को चाहिँ के रे राईहरूको चाहिँ राईहरूको चाहिँ उँधौली र उँभौली दुइटा हुन्छ उनीहरूको राईहरूको पनि के रे एउटा प्रोग्रामै प्रोग्रामै हो उनीहरूको पनि आफ्नो आफ्नो जात जात मात्रै हुन्छ तपाईँको त्यो झाँक्रीहरू आले अब कति तिनजना चारजना झाँक्रीहरू बसेर त्यहाँनिर एक उनीहरूको पूजाहरू गर्छ एकदमै ठुलो मान्छ गर्छ राईहरूको पनि र बुद्धिस्टहरूको चाहिँ यो गुम्बामा हुन्छ बुद्ध जयन्तीको बेलामा अन्त त्यो उनीहरूको पनि अबो एउटा मुकुटहरू लगाएर नाच्ने उनीहरूको पनि एउटा र्याली जस्तै हिँड्ने एउटा प्रोग्राम गर्छ उनीहरूको पनि बुद्धिस्टहरूको पनि अन्त सबै जातिको आफ्नो आफ्नो प्रोग्राम छ यसमा सांस्कृतिक प्रोग्राम हुन्छ कालिम्पोङमा चाहिँ अब एउटै मात्र हुँदैन आफ्नो आफ्नो हुन्छ जस्तो अब कतिले अब यो सङ्क्रान्तिहरू पनि एकदमै ठुलो ठुलो मनाउँछ कति जातिले कति जातिले मनाउँदैन अन्त कतिले अब सानो सानो कुरामा पनि के रे उनीहरूले एउटा दसैँ जस्तो मनाउँछ जस्तो अब नेपालीहरूको दही चिउरा खाने दिन हुन्छ त्यो दही चिउरा खाने टाइममा पनि कतिले अब एकदमै मज्जाले मान्छ कतिले खाँदैन कतिले चाहिँ त्यो दिनलाई एकदमै उनीहरूको एउटा दसैँ दिवाली जस्तै खालको मनाउँछ उनीहरूले पनि